हेलो हजुर भन्नुहोस् त

अब साइट सिनहरू त यता निकै छ लाभा साइड हो अनि यता यता कालिम्पोङ भिलेज सबै छ कहाँ जानुहुन्छ अब तपाईँ हजुर यो यता लाभा साइडहरू निकै छ कालिम्पोङ एरियै पर्छ पर्नु चाहिँ अब खाना अब खानाहरू चाहिँ भात रोटीहरू त्यस्तै हुन्छ अब तपाईँहरू हजुर त्यस्तै खानामा चाहिँ भात रोटी चाउमिनहरू पनि पाइहाल्छ चाउमिन मोमोहरू नि हो हजुर अब नेपाली डिसहरू त थुप्रै हुन्छ अब के के भन्नु हो हजुर अब रिजर्भ त मेरो नि गर्नु सक्नुहुन्छ अरूको नि सक्नुहुन्छ हो अब तपाईँलाई ए हुन्छ तर कहिले कहिले चाहिँ तपाईँ पहिला आउनुहोस् हो अनि होमस्टेहरू तपाईँ अब होइन होइन त्यस्तो केही पनि हुँदैन कि तपाईँ चाहिँ आउनुहोस् हो अनि त्यति बेलै भइहाल्छ सबै म मिलाइदिन्छु नि हजुर अब लाभामा चाहिँ अलिक चिसै हुन्छ वेदर चाहिँ हुन्छ